दाजु अस्ति तपाईँको दोकानबाट जुन नानीको लुगा लगेको थिएँ राम्रो लाग्यो राम्रो रहेछ पैसा हालेको अनुसार राम्रो चिज रहेछ राम्रो सामान रहेछ तपाईँको दोकानको धुँदाखेरि पनि नकुच्चिने च्याङ्ले पनि नहुने कलरहरू पनि नजाने रहेछ धेरै खुसी लाग्यो यस्तो दोकानहरू पनि हाम्रो कालिम्पोङमा रहेछ भनेर खुसी लागेको छ मलाई धन्यवाद दाजु